यो एडिडासको सोरुममा गएको थिएँ म एउटा टिसर्ट किन्न किन्नुको लागि गएको थिएँ टिसर्ट मैले किनेँ किनेकोमा यो ट्वेन्टी पर्सेन्ट डिस्काउन्ट पनि रहेछ तपाईँको यो एकदमै राम्रो लाग्यो मलाई यो कपडा यो तपाईँको टिसर्ट किनभने धुनु पनि सजिलो सुक्नु पनि छिटो गरममा पनि शीतल हुने एकदमै राम्रो रहेछ तपाईँको क्वालिटी है अन्त मलाई त एकदमै राम्रो लाग्यो सस्तो पनि राम्रो पनि र म मेरो साथी भाइहरूलाई पनि भन्छु सबैलाई कि यहाँनिर चाहिँ यस्तो जग्गामा चाहिँ यहाँनिर चाहिँ राम्रो खालको पाउँदो रहेछ लुगाहरू टिसर्टहरू प्यान्टहरू जे पनि हो राम्रो पाउँदो रहेछ र सबैजना साथी भाइहरूलाई म लगेर गएर त्यहीँनिर म किन् किनाउन चाहन्छु होइन राम्रो लाग्यो मलाई यो टिसर्ट